म हिन्दू हो म धार्मिक जगाहरूतिर जान्छु अनि हाम्रो सोह्र सोमवार साउनमा हामी शिव भगवान्को मन्दिरमा गएर पानी चढाउँछौँ अनि मन्दिरहरू वरिपरि सफाहरू गरिन्छ गर्छौँ अनि पूजा गरेर घर फर्कन्छौँ सोमवार सोमवार अनि हाम्रो गाउँमा ठुलो शिव मन्दिर छ त्यहीँ पूजाहरू गर्छौँ स साउनमा पानीहरू चढाउँछौँ

शिवरात्रि पनि गरिन्छ त्यहीँ शिवरात्रिमा हामी त्यहीँ मन्दिरमा पूजाहरू गरी व्रत बसी अनि कामहरू सघाउँछौँ

मन्दिरमा बाजेहरूलाई खाना खुवाई घरहरू पठाउँछौँ अनि बेलुका मन्दिरमा प्रोग्रामहरू आयोजन गरिन्छ सबै साथीभाइहरू हुन्छ भेटहरू हुन्छ पूजाहरू गरिन्छ डान्स सिङ्गिङहरू पनि हुन्छ प्रोग्राममा अनि सबै पूजाहरू सकी हामी घर आउँछौँ